हेलो गुड मर्निङ म महेन्द्र फाइनान्सबाट गुड मर्निङ म महेन्द्र फाइनान्सबाट बोलेको भन्नुहोस् हेलो गुड मर्निङ म महेन्द्र फाइनेसबाट बोलेको भन्नुहोस् हुन्छ ठिकै छ तपाईँको कोही बात छैन हामी महेन्द्र फाइनेन्सबाट म तपाईँलाई लोन दिनका लागि म एकदमै तयारी छु र तपाईँले कुन गाडीको लोन एप्लाई गर्न चाहनु हुन्छ बोलेरो तपाईँ बोलेरो कुन चाहिँ तपाईँ टप मोडल को होला सायद हगि तपाईँ चाहिँ तपाईँले लोनलाई एप्लाई गर्न चाहनुहुन्छ ठिकै छ तपाईँको लोन एप्लाईको लागि तपाईँले के गर्नुहोस् भने तपाईँको आधार कार्ड आधार कार्ड आई कार्ड प्यान कार्ड अनि व्याङ्क ब्याङ्क खाताको बुक लिएर तपाईँ मेरो अपिसमा तपाईँले आउनु सक्नुहुनेछ र तपाईँले लोन तपाईँलाई कति चान चाहनुभएको तपाईँले लोन हजुर हजुर अँ हुन्छ अँ एकदमै तपाईँको नाममै हुन्छ तपाईँको नामबाट नै तपाईँको नाममा एक लाख रुपियाँ लोन तुरुन्तै भइहाल्छ आज नै तपाईँले गर्नुभयो भने डकुमेन्ट सब्मिट गरिदिनु भयो भने तपाईँको चार बजीदेखि लिएर तपाईँको भोलि बिहान चौबिस घन्टा भित्रमा तपाईँले पैसा पाउनुहुनेछ

हजर आई कार्ड आधार कार्ड प्यान कार्डहरू चाहिन्छ जो तपाईँको हाम्रो अहिले तपाईँको अहिले टेन पर्सेन्ट तपाईँको डिस्काउन्टले हामी तपाईँलाई हामी लोन दिँदैछु लोन दिँदैछु अनि त्यस ले हामीलाई आठ रुपियाँ पैसा गरेर तपाईँले तिर्नुसक्नुहुनेछ र तपाईँले कतिवटा राख्नुहुन्छ तपाईँले छत्तिसवटा राख्नुभयो भने तपाईँले त्यही आधारमा तपाईँले लोन दिनु दिनु सक्नुहुनेछ हुन्छ तपाईँले कल गरिदिनु भएकोमा एकदमै तपाईँलाई धन्यवाद